खाना पकाउने हबीहरू चाहिँ मेरोमा छैन मलाई त्यति साह्रो इच्छा पनि लाग्दैन तर कोही कोही बेला अब घरमा मान्छेहरू नभएको बेलामा चाहिँ बनाउनुपर्छ करले नै बनाउनुपर्छ त्यहाँदेखि बनाउँछु मलाई बनाउनु तेत् त्यति साह्रो केही आउँदैन भात पकाउनु आउँछ त्यहाँदिखि दाल पकाउनु त्यहाँदिखि सब्जीहरूमा चाहिँ मलाई आलु भुजिया बनाउनु आउँछ हो त्यो कोही कोही बेला बनाउँछु मैले आलु भुजिया बनाएको चाहिँ मेरो भाइहरूले चाहिँ सान् सानो भाइहरू छ त्योहरूले चाहिँ धेरै मन पराउँछ आलु भुजिया त्यही भएर बनाउनु मन लाग्छ कोही कोही बेला तर म बनाउँदिन हैन घरमा कोही कोही बेला मान्छेहरू नभएको बेलामा मेरो अब पा पापा नाभ्याएको बेलामा चाहिँ भाइहरूलाई टिफिन बनाइदिनुको लागि चाहिँ आलु भुजिया चाहिँ भुट्दे भन्नुहुन्छ पापाले त्यही भुटिदिन्छु त्यो चाहिँ घरमा भाइलाई चाहिँ धेरै मन पराउँछ त्यतिखेर चाहिँ फेरि बनाऊँ बनाऊँ मन लाग्छ तर म बनाउँदिन हैन अनि त अनि त कोही बेला को नानाहरू बिमार भएको बेलामा क कोही बिमार भएको बेलामा भात चाहिँ पकाइदे भन्छ मलाई अनि त म दुई माना चामल हाल्छु त्यहाँदेखि पानी हाल्छु ठिक्कैको कान्छी औँलीको यति यति अनि त त्यहाँदेखि चाहिँ बसाइदिन्छु त्यति गरेर अनि त कोही बेला अस्ति नै चाहिँ मा मासु पकाएको थिएँ मलाई नै अब बाजेले नै खानाहरू नपकायो भनेर चाहिँ पका कि पका भन्यो त्यहाँदेखि चाहिँ मैले पकाइदिएको थिएँ आम्मा हो सबैले दामी भयो भन्छ हो त्यहाँदेखि त फेरि पकाउनु मन लागेको थियो तर पकाउनु दिएन साह्रो मिठो भएर खाना पकाउनु चाहिँ मलाई त्यही भएर त्यति साह्रो मन चाहिँ लाग्दैन